हेलो भन न भाइ ए हो त भन न भाइ के थियो काम ए हजुर हजुर

ए मेरो यो क्याफे चाहिँ तपाईँको चार वर्ष भयो खोलेको है अन्त यो चाहिँ चोक बजारमा अब धेरै राम्रो चल्दैछ है अहिलेसम्म त अब भगवान्को कृपाले गर्दाखेरि अब धेरै राम्रो चल्दैछ र अन्त अब तपाईँ अब कस्टमर भएर आउनु भएकोमा तपाईँलाम धेरै धेरै धन्यवाद अन्त अब फेरि आउँछु अब तपाईँ आउनु अब त फेरि आउनु हुन्छ भन्ने म आशा साँच्दछु है यहाँको हाम्रो यहाँ प्रसिद्ध चाहिँ अब के भन्नु तपाईँलाई अब दार्जिलिङ टी नै हो होइन वर्ल्ड फेमस अब विश्व प्रसिद्ध होइन दार्जिलिङ टी त अब छ है छ होइन दार्जिलिङ त अब यो चियापत्तीले गर्दा चिया बगानले गर्दा फेमस भएको त्यही भएर अब सबभन्दा ज्यादा चर्चित

ए हजुर त्यही त तपाईँ हजुर हजुर हजुर धन्यवाद ए हजुर हजुर अब हामी चाहिँ आफ्नो कस्टमरलाई चाहिँ कस्टमर जस्तो नभएर एउटा परिवार जस्तो है घरको परिवार जस्तो हेर्छौँ केही भएर अब हामी सब आफ्नो हाम्रो अब हाम्रो कस्टमरहरूलाई परिवार जस्तो हेरेकोले गर्दाखेरि सबलाई राम्रो सर्भिस राम्रो हुन्छ है अब केही भयो भने हामी आफ्नो स्टाफलाई है आफ्नो परिवार जस्तोबाट जति पनि कस्टमर आउँछ राम्ररी हेरिदियो बाट जो राम्रो फिड ब्याक पायो भने त अब हाम्रो लागि राम्रो हो नि त होइन दाजु अन्त त्यही भएर अब राम्रो सर्भिस दिएको हो जति सक्दो अब अरू केही अब तपाईँलाई प्रब्लमहरू भयो भने त्यसको लागि सरी है तापनि अब जति सक्दो ए हुन्छ हुन्छ धेरै धेरै थ्याङ्क यु सर हुन्छ थ्याङ्क यु थ्याङ्क यु